ए यो चाहिँ मैले चाहिँ आफ्नै उसले गएको हो नर्सिङ होइन हुनु मेरो आफ्नै इच्छा हो अनि यसमा चाहिँ मेरो बाबा आमाले दुःख गरेर पढाइरहनु भएको छ अनि म चाहिँ नर्स हुनै गएको होइन अनि अब हाम्रोतिर त अब प्लेसमेन्टहरू पनि त पाउँदोरहेछ नि त त्यो नर्सिङबाट चाहिँ अब अरू जबहरूमा चाहिँ हामीले त्यति साह्रो पाउँदैन है अनि हाम्रो ठाउँमा चाहिँ अनि म चाहिँ यो नर्सिङ चाहिँ है गर्छु होइन अन्त बाबाआमाले यस्तो दुःख गरेर पढाइरहनुभएको छ बाबाआमाहरूको लागि पनि अलि खुसी होस् न होइन अब नर्सहरू भएर कमाउँछु है अब त्यहाँबाट त्यहीकारणले चाहिँ म नर्स भएको हो होइन धन्यवाद